भाइ तपाईँको दोकानबाट अस्ति पर्दा लिएको चिनाजाना मान्छे भनेर म तपाईँको दोकानमा आएँ त्यत्रो दोकान छोडेर मार्केटमा त कस्तो खत्तम पर्दा राख्नु भएछ हौ यो पालि त तपाईँले धुँदाखेरि पनि सबै कलर जान्छ ख्याम्सो न ख्याम्सो भयो त्यो माथिको रिङ पनि सबै निक्लेर त्यो कपडा निक्लेर रिङ पनि लुज भएर निक्लेको निक्लेकै गर्छ पर्दा उयो गरेर लगायो धुएर पर्दा लगायो रिङ जोडेर फेरि निक्लिहाल्छ लाएर पर्दा यताउता खिडकीमा गर्दाखेरि निक्लिन्छ रिङ अलग्गै हुन्छ कस्तो ल्याउनु भयो हौ अबदेखि त आउँदिनँ म तपाईँको दोकानमा